बागवनी कुराहरूमा चाहिँ के के भनेदेखि पहिला म हलका नर्सरीमा काम गर्थेँ फुलहरू रोप्न लाउँथ्यो मालिकहरूले मलाई दामी दामी फुलहरू रोप्दाखेरि अनि कतिवटा त्यो बिरूवाहरू म किनेर ल्याएर घरमा अलिअलि अलिअलि गर्दै रोप्दाखेरि फुल फुल्थ्यो है पेटीतिर राख्दाखेरि घर वरिपरि राख्दाखेरि घर उज्यालो राम्रो रमाइलो लाग्थ्यो कतिवटा फुलमा पानी पनि पर्दैन कतिवटा फुलमा पानी हालेर जगाएर मल मट्टीहरू हलेर त्यसलाई राम्रो राम्रो गोदावरी भयो मखमली एजेलिया फुलको नामहरू पनि थुप्रै छ कति कुरा त म जान्दिनँ पनि फुलहरू तर त्यो फुलहरू ल्याएर मैले जगाएर घर वरिपरि रोपेर रमाइलो गरेर मज्जाको देख्छ त्यसमा फुल रोप्नु भन्थे पहिलाको बुढा पाकाहरूले अहिले पनि छ त्यो प्रथाहरू फुल घरको अघाडि राख्यो भने कतिवटा कुरा दिन दशा ग्रहहरू आएको छ भने कति यमराजहरू आएको हुन्छन् फुलमा भुल्लिएर पनि टर्छ भन्ने कुरा छ प्रथा होला पनि अब हाम्रो एउटा त्यो विश्वास हो जस्तो लाग्छ अब हामीलाई र घर अघाडि फुल मेन लाउनु राख्नु अरे दैलोको अघाडि चाहिँ दाहिने दिशापट्टि फुल राख्नु भन्ने छ दाहिने दिशैपट्टि तुलसीको बोट रोप्नु अरे भगवानको वास हुन्छ लक्ष्मी माताको भगवान विष्णुको वास हुन्छ आशीर्वाद सदा सर्वदा पाइन्छ र रक्षा पनि घर गृहमा गर्छन् भन्ने छ फुलको बारेमा चाहिँ त्यति छ घर वरिपरि गमलामा होस् सानो कोठे बारीमा जस्तो छ जे छ घर अघाडि त्यसरी लाउनु भन्नेमा छ फुल चाहिँ जस्तो भए पनि सेतो रातो फुल कलर जस्तो भए पनि लाएर राख्नु अरे र घरको अघाडि सानो तुलसीको बोट रोप्नु भन्नेमा छ हाम्रो यो हिन्दू परम्परामा र सकेसम्म सबैले त्यस्तैहरू गर्दै गएको छ भने राम्रो पनि हो आउने नानीहरूले पनि सिक्दै जान्छ हामी ठुलो बडाहरूले गर्दै गएको छ भने सिकेर उनीहरूले पनि गर्छन् पछि गएर फुलको बारेमा अनि सागसब्जी अलिअलि त्यही हो गर्दछु समय समयको साग सब्जी खेति पाती खेति पाती भन्नेमा चाहिँ अब ठुलै आइहाल्छ साग सब्जी सानो सानो अब त्यस समयको सब्जीहरू अब जस्तै भयो यो अक्टोबरदेखि उता हुने हिउँदे सब्जी भयो बर्खे सब्जी त अब त्यति अलिअलि छ भेन्डीहरू बोडीहरू छ यस्तै लहरे सब्जी हुन्छ अहिले बर्खेमा चाहिँ फर्सीहरू हुन्छ इस्कुसहरू इस्कुस अब अलिक फलेको छैन कोही समयमा फल्दैछ कोही जग्गामा कोही जग्गा अब फलेको छैन लेक औल हेरेर हुन्छ यो पनि आफ्नो आफ्नो जग्गामा कोही छिटो कोही ढिलो अहिले त त्यही कुरा पनि छिटो फल्ने पाइँदो रहेछ हाइब्रिड कोही त्यही कुरा ढिलो इस्कुसमा पनि दुईवटा भेराइटी छ फर्सीमा पनि दुईवटै भेराइटी छ अहिले त अब छिटो ढिलो हुने कुराहरू छ साग सब्जीमा पनि अन्त हिउँदे सब्जी चाहिँ अब राम्रो हुन्छ सबै कुरो अर्ग्यानिक हुन्छ अहिले यो बर्खेभन्दा पनि